होइन हामी पनि कुनै बाहिर वा ट्रान्सपोर्ट एजेन्सीलाई गाली बाहिर जाँदा ट्रान्सपोर्ट एजेन्सीलाई गाली गर्नु अब कसरी गरिन्छ भने उनीहरूले भूल गर्दाखेरि जस्तै हामी परिवार जाँदैछ भने हामी चारजना पाँचजनाको मेम्बर जाँदैछौँ भने हामी त्यसमा जति सक्दो हामी उनीहरूलाई पनि छुटको अब सुविधा गराइदिनु भन्ने व्यवस्था सोको बारेमा हामी कुरा गर्छौँ जस्तै अब हामी आउँदैछौँ हामी एकजना मात्र होइन हामी चारजना आउँदैछ त्यसैले हामीलाई थोडा अलिकति भए पनि डिस्काउन्ट दिनुपर्छ र हाम् भनेर हामी कुरा गर्छौँ